हाम्रो जलपाइगुडी जिल्लामा चाहिँ के भन्छ अरे नारी मान्छेको लागि हैन जुन चाहिँ ऊ यो छ के भन्छ अरे पढ्ने ऊ यो छ पढेर पनि उनीहरूले चाहिँ के गर्छन् भन्दाखेरि यसो सानोतिनो टिचरको नोकरी त गर्छनै हैन अनि घरमा बसिकिन घरमा नानीहरू पढाएर उनीहरूलाई पढेर पनि उनीहरूले त अब काम गर्ने पैसाहरू कमाउने त भइहाल्छ तर चाहिँ उनीहरू बाहिर गएर जस्तो भयो सिभिल सर्भिसतिर अब यस्तो पुलिसको नोकरीतिर अनि भएन के भन्छ अरे पुलिस भयो सिभिल सर्भिस भयो सिभिल पुलिसै भए पनि जे ट्राफिक पुलिसहरू जे भयो भने पनि त्यस्तो गर्नु जाँदाखेरि चाहिँ के भन्ने आउँछ कि केटी मान्छे हो हैन सक्छ केटीहरूलाई भन्दा नि बेसी केटाहरूलाई चाहिँ उनीहरूले मुख्यता दिएको हैन त्यस्तो मुख्यता चाहिँ उनीहरूले चाहिँ केटाहरूलाई दिनेगर्छ र केटीहरूले चाहिँ यो गर्न सक्दैन होला घाममा उभिन सक्दैन होला घाममा यत्रो टन्टलापुर घाम लागिरहेको हुन्छ त्यस्तो घाममा बसीकन हैन यिनीहरू उभिएर गर्न सक्छ के त यिनीहरूको त शरीरमा त केटाको भन्दा केटीको केटीको भन्दा केटाकोमा बेसी ताकत हुन्छ केटीकोमा केटाकोमा हुँदै केटीकोमा हुँदैन हैन अनि त त्यस्तो गर्दाखेरि चाहिँ के भन्छ अरे केटी केटीहरूभन्दा पनि बेसी केटाहरूलाई नै बेसी मुख्यता दिने गर्छन् हैन अनि भएन उनीहरू त केटा र केटीमा धेरै भेदभाव पनि गर्छन् हैन एउटै हुँदैन यिनीहरू जस्तै पुलिसहरूमा उफ्रिनुहरू पर्यो कामहरू गर्नुपर्यो कुदाकुदी गर्नुपर्यो यताउति भएको भएकै गर्नुपर्यो त्यस्तो गर्दाखेरि चाहिँ छिटो केटाहरूले गर्छन् केटीहरूले गर्दैनन् भन्ने चाहिँ उनीहरूको भावना छ उनीहरूको सोच बिचारहरू छन् हैन अनि त गर्नु त केटीहरूले पनि गर्छन् जलपाइगुडीमा पनि जस्तो कि भयो आइसिडिएसमा कामहरू गर्ने हैन अनि टिचरहरू बस त्यस्तै काममा मात्रै केटीहरूलाई सीमित राखेका छन् अगाडि बढ्नु जस्तो कि पुलिसहरू भयो त्यस्तो अघ अरू अरू काममा चाहिँ गर्न दिँदैनन् दिन्छन् तर त्यति साह्रो केटाको भन्दा केटीलाई चाहिँ कम्ती नै गरेर राखेको छन् रोजगारहरूमा चाहिँ अनि जतिसक्दो केटीहरू चाहिँ मलाई लागेको छ यस्तै यस्तै भिन्नता भएकोले गर्दाखेरि होला घरमै खाना पकाएर बस्ने घरमै बस्ने बाहिरतिर निक्लिन नजाने गर्नु सक्ने भए पनि मन भित्रबाट एक प्रकारको डर आउने कि हामीलाई त यस्तै त भन्छन् जानु कि नजानु पुलिसको भर्तीहरू हुँदाखेरि पनि त्यहाँ गएर हामीहरू दिनु कि नदिनु भन्ने मनमा डर भएर चाहिँ केटीहरू बाहिर निक्लिँदैन घरसम्म मात्रै छ घरसम्ममै सीमित हुन्छन् हैन अनि त कतिवटा जग्गामा त यस्तो पनि छ कि जब पढ्नु जाँदाखेरि चाहिँ पढ्दाखेरि हैन बाहिरतिर अब पढ्नु जानुपर्यो कति टाढो टाढो पढ्न जानुपर्यो भने केटी मान्छे हो बाहिर जानु हुँदैन बाहिर जानु पर्दैन त्यस्तो भन्नेहरू हुन्छन् हैन अनि बेसी पढ्नु पनि हुँदैन केटीलाई बेसी पढाएर पनि के पनि गर्नु केही त गर्न सक्ने हैन भन्ने हुन्छन् अनि त्यही लागि बेसीसम्म पनि पढ्ने केटीहरू चाहिँ यहाँनेरि हुँदैनन्